अब कि बाग्राकोटमा कि फल दोकान दोकान कि पुरा टाढो टाढो छ हो ओद्लाबारी जानुपर्छ सिलगढी जानुपर्छ अन्त मालबजार जानुपर्छ फलफुल कि म त फल फल दोकान गर्नु विचार गर्दैछु कि अन्त म त फलै दोकान गर्नुपर्छ हो छटपूजामा चाहिन्छ हो पूजापाठमा हो अन्त सबै खालि फलै फुलै मान्छे खोज्छ हो पुरा गरम लाग्यो पुरा गरम लाग्यो खालि मान्छे नि फलफुल खोज्छ हो अन्त म त फलफुलको दोकान खोल्नु भन्दैछु अन्त छटपूजामा यो जहाँ पनि पूजापाठ हुन्छ खालि फलै खोज्छ अन्त फल दोकान सबैजना मिलेर भन्दैछु कि सबै परिवार भन्दैछ कि यो फल दोकान खोल्नुपर्छ यो बाग्राकोटमा हो अन्त टाढो जानुपरेन यहाँबाट किन्छ सबैजना